हजुर त ए सर माथि डेलोतिर छ नि त्यहाँतिर पहिलाको डाइनासोरसहरूको त्यो मूर्तिहरू छ होइन त्यहाँदेखि त्यहाँ मजाको घुम्ने जग्गाहरू पनि छ सर हर्स राइडिङ हुन्छ त्यहाँदेखि अरू सर बेसी होइन पाँच किलोमिटर जस्तो सर त्यहाँ हर्स राइडिङहरू छ भ्युहरू दामी छ सर सर त्यहाँ हर्स राइडिङको जग्गामा चाहिँ एउटा भ्यु पोइन्ट छ कि त्यहाँबाट चाहिँ उता माउन्टेनहरू देख्छ सर कञ्चनजङ्गा

हजुर हजुर त्यहीँ तल हो त त्यहाँ पनि दामी छ त सर त्यहाँ पनि दामी छ त जग्गातिर भित्र साइन्सको इन्भेन्सनहरू हुन्छ

अरू सर दुर्पिन

सर त्यहीँ कालिम्पोङ उयोमा हजुर नजिकै हो बाटोहरू त राम्रै छ नि सर रिजर्व लानुपर्छ लक्जरी गाडीहरू पाउँछ

सर रिजर्व लगेको त्यहाँदेखि त्यहाँ त सर पच्चिस सौहरू

अहँ राम्रो छ नि होमस्टेहरू छ नि सर एक्सपिरियन्स हो भेट्छ भेट्छ सर त्यहाँदेखि माथि पुगेर प्याराग्लाइडिङहरू गर्नुहुन्छ अरे प्याराग्लाइडिङहरू माथि छ नि सर जग्गाहरू सर त्यहीँ डेलोदेखि अलि अलिकति यता

मजा भ्युहरू माथिमा हावामा उडेर हजुर त्यही हो आठ हजारहरू

हजुर अब बिस तारिकतिर आउँदा बिस तारिक बिस तारिक

हुन्छ सर